हजुर हो त म ए कहाँ ए टाइगर हिल आउनु भएको थियो हजुर तपाईँ चाहिँ कहाँबाट आउनुभएको हजुर हजुर हजुर हजुर गर्दिन्छु टाइगर हिल तपाईँको फिफ्टिन किलोमिटर्स होला हौ ए हो हो हजुर हजुर फिफ्टिन किलोमिटर्स हो अरू पनि अरू छ तपाईँ जानुहुन्छ भने यता सन्दकपुरहरू पनि छ सन्दकपुर पनि जानु सक्नुहुन्छ हो ट्र्याकिङको लागि अरू जग्गा पनि छ टङ्ग्लुहरू पनि भयो त्यो पनि जानु सक्नुहुन्छ त्यहाँ टङ्ग्लुहरू हुँदै सन्दकपुर तपाईँ जानु सक्नुहुन्छ हजुर बस्ने जग्गा पनि हजुर तपाईँको होटलहरू छ त्यहाँ टङ्ग्लुमा पनि बस्नु सक्नुहुन्छ यता कालपोखरी सन्दकपुर जाँदाखेरि तपाईँ बस्नु सक्नुहुन्छ हो खानेको लागि हजुर पाउँछ खानेकुराहरू सबै बाटोमा अन्त तर पानीहरू चाहिँ बोक्नुपर्छ तपाईँले हजुर म हजुर ला लाग्नु त ए तपाईँ कति बजी निस्किनुहुन्छ ए आठ बजी हजुर ट्राफिक हुन्छ आठ बजी निस्किनुहोस् न हजुर म पनि त्यही टाइममा निस्किन्छु नि हजुर हजुर ट्याक्सी त पाउँछ पाउँछ हजुर फर्किँदाखेरि पाउँछ हजुर त्यहाँ हजुर हस्पिटलहरू छ छ तपाईँ नसुर्ताउँदा पनि हुन्छ हस्पिटलहरू छ हस्पिटल त यहीँ नजिकमै छ टाइम हजुर त्यस्तै दुई घन्टाहरू बस्नुपर्छ अमाउन्ट म त हजुर कति वान थाउजन टू थाउजनहरू लिन्छु टू थाउजनसम्म चाहिँ लिन्छु नि म वान कतिबेला ट्वेन् टू टू थाउजनहरू लिन्छु जग्गा हेर्दै हुन्छ त्यो ठाउँहरू प्लेसहरू हेर्दै हुन्छ तपाईँ चाहिँ कहाँबाट आउनु भएको ए हजुर ए कालिम्पोङबाट आउनु भएको है ए हजुर हजुर ए हुन्छ तपाईँको नम्बर यहीमै है यहीमै कल गर्नुहोला है तपाईँकै होला यो नम्बर हुन्छ हुन्छ हुन्छ हजुर ए हुन्छ हुन्छ हुन्छ म बिहान कल गर्छु हुन्छ हुन्छ तपाईँलाई म कल गर्छु नि हुन्छ